कपाल र छालाको हेरचाह गर्न चाहिँ हाम्रो गाउँमा के प्रयोग गरिन्छ भने चाहिँ हाम्रो गाउँमा के चाहिँ हाम्रो हरेक गाउँमा हरेक घर घरमा चाहिँ घिउकुमारी रोपेको हुन्छ हामीले आफ्नो छालामा हाम्रो कपालमा घिउकुमारी लगायो भने चाहिँ हाम्रो छालाहरू कपालहरू एकदमै कपाल घिउकु घिउकुमारी चाहिँ कपालमा लायो भने चाहिँ एकदमै राम्रो हुन्छ अरे एकदमै कालो भएर पनि आउनुहुन्छ मोटो भएर आउनुहुन्छ एकदम छुँदा पनि एकदम नरम हुन्छ अनुहार पनि घिउकुमारी लगायो भने दाग धब्बाहरू धेरै जान्छ अन्त अर्को चिज भयो त्यो ऊ यो मेथी मेथी कपालमा लायो भने चाहिँ कपाल कालो भएर आउँछ हामीले चाहिँ तोरीको तेलसँग चाहिँ मेथी मिसाएर लायो भने चाहिँ कपाल कालो भएर आउँछ अनि कपाल मोटो पनि हुन्छ अनि अनुहारमा हामीले हल्दी हुन्छ हाम्रो पहाडे हल्दीहरू पहाडे हल्दीहरू अनुहारमा लायो भने अनुहारको दाग धब्बाहरू पनि सबै हटिन्छ घिउकुमारी लाँउदा पनि भइहाल्यो त्यसरी गरेर चाहिँ हाम्रो कपाल र छालाको हेरचाह गरिन्छ